हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ अब जस्तै मानिसले सागसब्जीदेखि लिएर हरेक किसिमको व्यवसायहरू चलाइरहेको छन् है चलाइरहेको छ कसैले धेरैवटा कामहरू गरेर खाइरहेको छ र कसैले अदुवा रोपेर खाइरहेको छ भने कसैले सागसब्जी लगाएर खाइरहेको छ कसैले अलैँचीहरू लगाएर खाइरहेको छ कसैले सब्जीहरू जस्तै मुली गाजर बिटहरू लगाएर बेचेर बिजनेस गरेर खाइरहेको छ कसैले घरेलु बिजिनेसहरू गरेर पनि खाइरहेको छ त्यस्तै कसैले बाहिर गएर काम गरेर पनि खाइरहेको छ भने कसैले टिचिङ गरेर पनि खाइरहेको छ टिचरहरू गरेर पनि खाइरहेको छ कसैले ड्राइभिङहरू गरेर पनि खाइरहेको छ र कसैले कन्ट्याक्टरहरू गरेर पनि खाइरहेको छ है भने कसैले अदुवाहरू सागसब्जीदेखि लिएर नस्पाती आरू किसिमका फलफुलहरू पनि बिजनेस गरेर खाइरहेको छ भने कसैले सबै कुरोहरू गरेर खाइरहेको छ त्यसैले गर्दाखेरि हाम्रो कालिम्पोङ डिस्टिकमा यही कामहरू गरेर वा यही पेसाहरू अप्नाएर कल कालिम्पोङ जिल्लाको अर्थतन्त्र र जीवन पेसाशैलीमा योगदान पुऱ्याइरहेका छन्